र मैले मेरो स्टिचिङ जर्नी चाहिँ कहाँबाट स्टार्ट गरे भन्दाखेरि चाहिँ सानो हुँदाखेरि फर्स्टमा मैले अब मैले एउटा डस्टर सिलाएको थिएँ होइन र त्यहाँबाट मैले मलाई अलि अलि सिकेको थिएँ होइन म सानो त्यतिखेर होइन र त्यहाँदेखि त्यहाँदेखि ठुलो हुँदै गएँ ठि ठुलो हुँदै गएँ त्यो पछि ती अब ठुलो भए पछि एउटा टिनेजर अब टिन एजमा पुगे पछि हामीलाई होइन अब फ्यासन कस्तो मन पर्छ अब बाहिर गए पछि अब त्यस्तो अब सबैले फ्यासनेबल अब त्यस्तै ड्रेसहरू लगाएको देख्छौँ हामी होइन र हामीलाई एउटा इच्छा हुन्छ होइन र मैले चाहिँ त्यो सबै कुरा अब त्यस्तो ड्रेसहरू सबै एफोर्ड गर्नु सक्दिनँ थिएँ होइन पुरा एक्सपेनसिभ एक्सपेनसिभ अब त्यस्तो ड्रेसहरू एफोर्ड गर्नु सक्दिनँ थिएँ होइन र मलाई चाहिँ तर अब मलाई यस्तो मनमा हुन्थ्यो कि अब म अब अब म त्यस्तो फर्स्टमा चाहिँ मैले त्यस्तो अब म मैले त्यस्तो कसैकोबाट इन्सपायर भएर कसैले यस्तो गर त्यस्तो गर भनेर मैले स्टार्ट गरेको होइन होइन मैले चाहिँ अब आफ्नो लागि अब एउटा एक पल्ट ट्राई गरेको थिएँ होइन र मैले त्यतिकै त्यतिकै ट्राई गर्दै गर्दै गएर आफ्नो हातले सिलाउने गर्थेँ होइन मैले फर्स्टमा सिलाएर एउटा अब स्कर्टहरू बनाएको थिएँ स्कर्ट टप बनाएको थिएँ होइन त्यहाँदेखि त्यतिकै त्यतिकै मेरो त्यो त्यतिकै केही अब मेरो त्यतिकै अब मेरो त्यतिकै अब मलाई मजा लाग्नु थाल्यो होइन त्यसमा मेरो मन लाग्नु थाल्यो त्यतिकै त्यतिकै मैले अरू अरू अरू अरू कुरा ट्राई गर्नु थालेँ के के चिजहरू सिलाउनु थालेँ थालेँ होइन र र मलाई त्यति जति मेरो अब म जति गर्दै गएँ त्यति नै मेरो इन्ट्रेस्ट बढ्दै गयो होइन र म अब त्यतिकै गर्दै गएँ त्यो पछि गर्दै गएँ पछि गर्दै गएँ पछि मैले अब अब कति टु थौजन्ड ट्वेन्टिवानमा आई गेज त्यतिखेर मैले एउटा टेलरिङको कोर्स गरेको थिएँ होइन थ्री त्यो चाहिँ थ्री मन्थ्सको थियो र म त्यो कोर्सहरू गरेको थिएँ टेलरिङको कोर्स गरेको थिएँ त्यहाँबाट मैले पुरै थुप्रै कुराहरू सिकेँ होइन र आइ अहिले पनि म अब भिन्न भिन्न स्टाइलको होइन अब ड्रेसहरू टपहरू भयो होइन कुर्तीहरू भयो र त्यस्तो भिन्न भिन्न अब स्टाइलको अब ड्रेसहरू अब भिन्न भिन्न कुराको अब स्टाइलको अब ड्रेस कुर्ता टप्सहरू अब सिलाउने गर्छु अहिले पनि होइन र अब त्यो चाहिँ के हुँदाखेरि चाहिँ अब आफूलाई अब अब कसैको अब इच्छा छ भने चाहिँ अब तपाईँले चाहिँ गर्नु सक्नु हुन्छ होइन त्यो चाहिँ इच्छा चाहिँ हुनु पऱ्यो र

तपाईँ अब आफू माथि भरोसा गर्नु पर्छ होइन र मैले त्यसरी नै आफ्नो आफ्नो अब स्टिचिङको अब आफ्नै स्टि स्टिचिङको जर्नी स्टार्ट गरे होइन अब अब म यसमा यसलाई कन्टिन्यु गर्नु चाहन्छु होइन अन्त चाहिँ कन्टिन्यु गरेर चाहिँ मलाई एउटा फ्यासन डिजाइनर हुने चाहिँ मेरो एउटा अब सपना छ होइन अब अन्त म अब त्यसको लागि चाहिँ अब अब पुरा अब पुरा अहिले पुरा उयो गर्दैछु होइन अन्त अब पुरा गर्दैछु म अन्त बिस्तारै बिस्तारै होइन त्यो अब मैले चाहिँ अब काहीँ काहीँबाट अब त्यस्तो इन्स्पिरेसन पाएर होइन मैले पहिलै भनिसके होइन कसैबाट इन्स्पिरेसन पाइनँ मैले मैले चाहिँ आफ्नो लागि अब अब केही कुरा एफोर्ड गर्नु नसक्दाखेरि चाहिँ मैले चाहिँ आफै गर्छु भनेर मनमा एउटा इच्छा जागेर चाहिँ मैले त्यहाँदेखि चाहिँ मेरो जर्नी स्टार्ट गरेको थिएँ होइन र अब यति नै हो अब यति यहाँदेखि नै अब म कन्टिन्यु गर्छु त्यति नै हो